हेलो म प्रबिना बोलेको हजुर हामी घुम्नु आउने भन्दै थियो त्यहाँ घुम्ने ठाउँहरू के कस्तो छ लाइक कस्तो कस्तो ठाउँहरू के के छ ए हजुर अन्त बस्नुको लागि चाहिँ कस्तो खाले अरेन्जमेन्ट हुन्छ हजुर ए अन्तखेरि यता आएपछि चाहिँ तपाईँहरूले के के एक्टिभिटिसहरू गराउनु सक्नुहुन्छ लाइक हामीहरू अब आउँदाखेरि चाहिँ यो किड सेक्सनहरू पनि हुन्छ अन्त उनीहरूको लागि कुनै एक्टिभिटिसहरू हुन्छ कि ए अन्त यो फुडिङ र लजिङ गरेर चाहिँ कति लाइक कति लिनुहुनुहुन्छ यतातिर चाहिँ होमस्टेतिर फुडिङ र लजिङको उयो हुन्छ नि पैसा अब त्यसको चाहिँ कति लिन्छ हजुर ए हामी त्यहाँ आइपुग्यो भने चाहिँ कति बजीतिर चाहिँ दिनुहुन्छ ब्रेकफास्टहरू चाहिँ बिहान हामी कति बजी चाहिँ यताबाट हिँड्दा आइपुग्छ त्यता ए हजुर के भन्छ अनिखेरि तपाईँहरूले यतातिर हुन्छ नि कस्तो खाले अरेन्जमेन्ट गरिदिनु हुन्छ लाइक अब अहिले विन्टरको सिजन छ हट गिजरहरू राखिदिनु हुन्छ कि हुँदैन अन्तखेरि हाम्रो स्पेसियल्ली त्यो कार पार्किङ चाहिएको थियो हजुर ए हिटरवाला ब्ल्याङ्केट पनि हुन्छ ए हुन्छ हुन्छ हुन्छ थ्याङ्क यु सो मच